विशेष गरी मेरो चाहिँ खेलहरू मध्येमा चाहिँ म चाहिँ फुटबलनै मेरो एकदम राम्रो गेम जस्तो लाग्छ मलाई किनभने सानैदेखि नै हाम्रो क्षेत्रमा अरू गेमहरू थिएन त्यही कारणले गर्दाखेरि फुटबल नै थियो फुटबल नै हामी प्रायः जस्तो सानो गाउँ घरमा गएर पनि हामीले यसरी गेमहरू गर्थ्यौँ कोही बेला हारिन्थ्यो कोही बेला जितिन्थ्यो पनि र मेन पर्सन चाहिँ हाम्रो लागि चाहिँ त्यत्ति बेलादेखिन्को हाम्रो सुरुवात नै फुटबल भएको कारणले गर्दाखेरि चाहिँ सबैभन्दा राम्रो गेम चाहिँ मलाई चाहिँ फुटबल नै लाग्छ र अहिलेको भाइहरूले पनि विशेष ध्यान फुटबलमा नै दिइरहेको छ र प्रिय खेल नै चाहिँ मेरो फुटबल नै हो